मैले आफ्नो पाक प्रतियोगिताहरू चाहिँ युट्युबमा चाहिँ अब सा गर्नसकेको थिइनँ तर अब मैले आफ्नो समाज वरिपरिका ठाउँहरूमा चाहिँ अब पाक प्रतियोगिताहरू हुँदाखेरि भाग लिने गर्थेँ वहाँ कोही बेला म पनि बिजेता भएर आउथेँ अब राम्रो पकवान पकाएकोले गर्दाखेरि मैले उवेसमा त्यो चाहिँ अबो दिएको थिइनँ मैले युट्युबमा चाहिँ तर मैले वरिपरि आफ्नो छरछिमेकी गाउँतिर चाहिँ पाक प्रतियोगितामा चाहिँ भाग लिएको थिएँ